मलाई लाग्दैन खाना बनाउने चाहिँ एउटा महिलाको मात्रै काम हो यो लोग्नेहरूको पनि काम हो र यो पुरुष मानिसले पनि गरिन्छ जस्तै तपाईँ लाई याद छ ठुल्ठुलो समारोहमा जस्तै बिहा भयो न्वारान भयो यो ठुल्ठुलो यो इन्गेजमेन्ट सेरेमनीहरू हुन्छ यसमा पनि कुकहरू प्रायः महिलाभन्दा बेसी पुरुषै हुन्छन् किनकि पुरुषहरू अझै महिलाभन्दा बेसी अवसरमा उनीहरू एक्सपर्ट हुन्छन् खाना बनाउनुको लागि र मलाई चाहिँ लाग्दैन कि यसमा चाहिँ महिलाको मात्रै काम हो महिलाले पनि बनाउनु पर्छ र तर यसमा चाहिँ यो पुरुषको पनि त्यति नै हात हुनुपर्छ र मेरो घरमा चाहिँ मेरो लोग्नेले चाहिँ मभन्दा पनि मिठो मिठो खाना बनाउँछन् जब उनी ड्युटीको छुट्टी आउँछन् त्यतिबेला चाहिँ मेरो लोग्नेले चैँ ढुक्कै खाना बनाएर चाहिँ मलाई पनि खुवाउनु हुन्छ र आफ्नो परिवारलाई पनि खुवाउनु हुन्छ र मलाई चाहिँ लाग्छ कि महिलाहरूभन्दा पनि बेसी चाहिँ पुरुषहरू पुरुषहरूले पनि एकदम मिठोसँगले खाना बनाउने गर्छन् र इन्ट्रेस्ट पनि दिन्छन् खाना बनाउनुमा र मेरो लोग्नेले चाहिँ एकदमै राम्रो खाना बनाउँछन् र त्यो कुरामा चाहिँ एकदमै खुसी छु र जस्तै होटेलहरूमा पनि भयो थुप्रो थुप्रो जगाहरूतिर भयो विशेष कुक चाहिँ एकदम महिलाभन्दा चाहिँ बेसी पुरुषै हुन्छन् किनकि उनीहरू एकदम पुरुषहरू जस्तै भारतमा हन्ड्रेडमा सत्तर प्रतिशतै पुरुषहरू कुकमा छन् किनकि उनीहरू एकदम खाना बनाउनु एकदम इच्छाले आफ्नो एकदम स्वादिष्टसँगले खाना बनाउने गर्छन्